तपाईँ आफ्नो लेखनको लागि विचारहरू कसरी ल्याउनुहुन्छ भन्ने प्रश्नमा चाहिँ म लेखनका लागि विचारहरू हाम्रो समाजमा विशेष जे घटनाहरू घटिरहेको छ त्यसलाई नै आधार बनाएर लेख्ने गर्छु अनि के तपाईँसँग कुनै प्रविधि वा रणनीतिहरू छन् जुन तपाईँ विचारहरू उत्पन्न गर्न प्रयोग गर्नुहुन्छ भन्दा चाहिँ म विशेष मसँग कुनै प्रविधि र रणनीति र विचारहरू चाहिँ समाजिक यथार्थवादी कथा वा प कवितालाई निचोडसम्म बुझेर यसलाई प्रयोगमा ल्याउने गर्छु लेखनका लागि तपाईँलाई कुन कुराले सबैभन्दा बढी प्रेरणा दिन्छ भन्ने कुरालाई चाहिँ म विशेष गरी लेखनको लागि चाहिँ सबैभन्दा बढी मलाई समाजमा घटित घटनाहरूले अझ बढी लेख्ने प्रेरणा दिन्छ